हेलो के तपाईँ क्याब एजेन्सीबाट बोल्नुभएको हो मैले बिहान तपाईँको क्याब रिजर्भ गरेको थिएँ आठ बजी र तपाईँले निकै ढिलो गर्नु भयो के कारणले होला तपाईँले मलाई भन्नु सक्नुहुन्थ्यो तर मलाई तपाईँले केही भन्नु भएन केही ट्राफिकमा अड्केको हो भने मलाई कल गरेर भन्न सक्नु हुन्थ्यो तर तपाईँले मलाई भनेन र यसकारणले मेरो सिलगढीमा नौ बजीको इक्जाम थियो र मलाई निकै ढिलो भइरहेको थियो त्यो टाइममा मैले गाडीहरू पनि पाएको थिइनँ मैले तपाईँलाई कुरिरहेको थिएँ र तपाईँले ढिलो गर्नुभयो र म अरू नै क्याबमा गएँ र यसकारणले कृपया गरेर तपाईँको क्याब क्यान्सल गरिदिनुहोस् होला भनी म अनुरोध गर्दछु